बलिवुड टलिवुड अहिले भारतको ट्रेन्ड फ्यासन ट्रेन्ड अहिले पुरै नै पपुलर भइसकेको छ मलाई त्यस्तै लाग्छ अनि मलाई केही चलचित्र मनपर्छ भनेको चाहिँ के हो भने मलाई कश्मिरको कश्मिरी लुगाहरू पुरा मनपर्छ होइन अन्त मलाई त्यो चाहिँ अब बनाउनु इच्छा लाग्छ त्यो लगाउ लगाउनु चाहिँ मलाई इच्छा लागिराको छ मैले चलचित्रबाट यस्तै पहिरन बनाउन प्रयास अहिलेसम्म चाहिँ गरेको छुइनँ तर मलाई भविष्यमा चाहिँ अब मलाई त्यो कश्मिरी लुगाहरू चाहिँ मलाई धेरै नै मनपर्छ र मलाई बनाउने इच्छा चाहिँ छ